र हाम्रो उसमा समाजमा सबै जातिहरू छन् नेवार तामाङ आफ्नो आफ्नो बोर्ड छ भुजेलको भुजेलको भयो तामाङको तामाङ मगरको मगर भोटेको भोटेको आफ्नो आफ्नो बोर्ड छ हाम्रो चाहिँ हामी चाहिँ अब खस हामी छेत्री बाहुनको त पनि सबैको एकएकवटा उ छ र त्यस्तै हो जातीय जातीयको आफ्नो आफ्नो भाषा छ राईको अलग्गै मगरको अलग्गै नेवारको अलग्गै छेत्री बाहुनको अलग्गै लाप्चे भोटेको आफ्नो आफ्नो भाषा आफ्नो आफ्नो उ छ